मलाई सबभन्दा ज्यादा मनपरेको चाहिँ फोटोग्राफीको लागि एकदमै लाइक ब्याकग्राउन्डमा लाइक पाहाडहरू होस् हरियाली होस् अन्त हाम्रो घरदेखि अलिकति तल एउटा डाँडा छ है त्यहाँनिर जान्छु म ज्यादा चाहिँ त्यसलाई टाइटानिक डाँडा भनिन्छ त्यो एकदमै हेप्पी भ्याली टी इस्टेटको सिधा मुनि पर्छ अन्त हेप्पी भ्याली टी इस्टेट पनि एकदमै दामी छ फोटो सेसनको लागि म प्रायः त्यहाँ गएर फोटो सेसन गर्छु किनभने मलाई अति नै मनपर्छ त्यहाँको जुन चाहिँ ग्रिनेरी भ्युज छ जुन चाहिँ त्यो चिया बगानको जुन चाहिँ त्यो तस्विरमा निस्किन्छ है मैले फोटो खिच्दाखेरि अन्त तलको एकदमै हरियाली पाहाड अन्त पर कन्चनजङ्घाको भ्यूजसम्म कभर गर्छ है त्यो चाहिँ एकदमै राम्रो लाग्छ अन्त म फोटोग्राफी चाहिँ त्यस्तो एङ्गलबाट मलाई लिन चाहिँ एकदमै मनपर्छ हुन त म कतिवटा देश विदेश पनि घुमेको छु है मलाई मनपरेको जग्गा नरवे पनि हो नरवेमा पनि मैले धेरै दामी दामी फोटोजहरू लिएको छु है पाहाडमा हिमालमा एकदमै एकदमै दामी मनै एकदमै रमाउने गरी मैले त्यहाँनिर पनि फोटोहरू लिएको छु है अन्त मलाई ज्यादा जस्तो फोटोजमा मनपरेको यो सिटिजहरू भन्दा यो बिल्डिङ्ग्सहरू भन्दा यो क्राउडहरू भन्दा चाहिँ मलाई त्यो पाहाडको त्यो शान्तको त्यो हरियालीको त्यो धुपीको रुखहरूको फोटो चाहिँ मलाई मनपर्छ यो सिटिजहरू एकदमै यो लाइटहरू यो झिलिमिली भन्दा चाहिँ मलाई त्यो शान्त एकदम खोला नदीको है समुद्रको बिचको फोटोजहरू चाहिँ मैले ज्यादा खिचेको छु अहिलेसम्म मलाई त्यस्तै मन पनि पर्छ अति नै किनभने मलाई फोटो खिच्न एकदमै मनपर्छ अरूको त होइन आफ्नै फोटो खिच्न मनपर्छ ज्यादा जस्तो म त्यस्तो सिनेरीको नै फोटो खिच फोटो खिच्ने गर्छु मेरो फोनमा